भारतमा खाना मसला भएकै हुन्छ र हुनु त आफ्नो आफ्नो जातको अलिकति उयै हुन्छ कतिले प्लेन पनि खाइन्छ कतिले मसला लगाएर पनि खान्छ र प्राय जस्तो भातमा चाहिँ मसला भएकै खान्छ र मसलाहरू चाहिँ धनियाँ जिरा मरीच ल्वाङ्ग अलैँची इत्यादि लगाएको हुन्छ